म चाहिँ बेलुका पाँच बजे र बिहान पाँच बजे कुद्नु जान्छु होइन म चाहिँ कुद्नु चाहिँ हाम्रो यता बाटो छ बाटोको सिधा गएर चाहिँ एउटा रोड छ त्यो रोडमा चाहिँ कुद्नु राम्रो लाग्छ र म म चाहिँ मेरो साथीहरूसँग जान्छु होइन दुई तिनजना साथीहरू छ दिदी छ अन्त हामी हल्का हिँड्दै यता घरतिरबाट चाहिँ बिस्तारै बिस्तारै हिँड्दै आएर चाहिँ एउटा ऊ यो छ चौपाती त्यो चौपातीतिर चाहिँ हामी रनिङ गर्छौँ र त्यहाँ रनिङ गरेर गएपछि चैँ अन्त गएर बिस्तारै बिस्तारै हामी रनिङ गरेर आएर चाहिँ हामी बसेर चाहिँ ऊ यो के भन्छ अब बसेर चाहिँ हल्का अन्त होइन